हाम्रो कालेबुङको यातायातमा के सुविधा छ भने अब यता हिल साइड हुनाले गर्दाखेरि अब ट्रेनको सुविधा छैन प्लेनको सुविधा छैन अब हिल साइडमा अब डाँडाकाँडा छ त्यसको असुबिस्ता छ अरू चाहिँ अब जस्तै सुविधाको बारेमा बसहरू छ बसहरू चाहिँ अब कालेबुङ बाट डाइरेक्ट सिलागढी जान्छ अब सानो गाडीहरू पनि छ ट्याक्सीहरू अब हाम्रो चाहिँ यता गाउँमा पर्छ गाउँमा भएकोले गर्दाखेरि बसहरू चल्दैन अब ट्याक्सीहरू बाइकहरू भेनहरू चल्छ अब भेन टेक्सीहरूमा त अब भाडा तिर्नुपर्छ अनि त्यसले गर्दा बढी मात्रामा चाहिँ अब बाइकहरू स्कुटीहरू चल्छ अरू त्यस्तो सेवा सुविधा त खासै छैन अब यो हिल साइड भएरले होला अब त्यस्तो ऊ यो छैन बसहरू चाहिँ अब यता गाउँघरमा चल्दैन अब डाइरेक्ट लामो यात्रा भनेको कालिम्पोङबाट सिलगढी चल्छ त्यस्तै छ